हेलो साइकल र बाइकवाला भाइ बोल्नुभएको हो हजुर सुन्नुहोस् न मेरो छोराले साइकलको कुरा गर्दै थियो त साइकलको साथमा बाइक पनि भन्दैथ्यो मेरोमा त बजेट त्यत्ति साह्रो छैन हो एक लाखसम्ममा एक लाखसम्ममा हुन्छ कि भन्ने जस्तो सोच मेरो छ हौ मलाई त साइकल नर्मल नै चाहिएको हो

मलाई जेन्स चाहिएको छ छोरा हो त जेन्सै चाहिएको नर्मल चाहिएको हो अँ त्यत्ति चाहिँ पर्छ है भाइ म म चाहिँ सोच्दैछु इस्टलमेन्टमा लिऊँ भनेर त्यसो हो भने आज आउँदाखेरि हुन्छ भाइ ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ भाइ म भोलि आउने भोलि आउने भनेर सोचेको छु भोलि म छोरा लिएर आउँछु नि त तपाईँ भएको ठाऊँमा कि अनि त्यत्ति बेला हेरौँ न त अब उसलाई जस्तो मनपर्छ होइन त्यही हिसाबले अब उसले लिन्छ त्यही हेरेर चाहिँ अब कस्तो हुन्छ के हुन्छ त्यही नै बुझिन्छ नि अब लिनुको लागि अलिकति पैसा चाहिँ यसो मनी चाहिँ मिलाइदिँदै गर्नु है मनी चाहिँ यसो मिलाउनु होस् है तपाईँले त्यसो भने राखेँ है मैले भाइ थ्याङ्क्यु